अब दार्जिलिङ जिल्लामा चाहिँ के हो भन्दा चाहिँ अब अब गाडीहरू भयो जस्तै अब होइन ट्याक्सी अब गाडीहरू अब बिजनेसहरू अब थुप्रै बिजनेसहरू हुन्छ जस्तै अब गाउँबस्तीकोलाई चाहिँ के चाहिँ पर्छ भन्दा चाहिँ अब गाउँबस्तीकोलाई चाहिँ अब बाटोको भयो एउटा होइन बाटोको हुन्छ सडक रेलवे अब रेलवे अब गाउँबस्तीतिर रेलवेहरू आउने होइन अन्त अब गाउँबस्तीतिर चाहिँ के हुन्छ भने अब कहीँ कहीँ अब कहिलेकाहीँ बिमारी हुन्छ गाउँतिर के परिरहेको हुन्छ तर एउटा गाडी हुँदैन राम्रोसँगको एउटा सडक हुँदैन अनि अब कस्तो भन्नु भन्दा चाहिँ अब सबै हुनुपर्यो नि त एउटा गाउँबस्तीतिर एउटा बाटो राम्रो हुँदैन अनि हामीलाई निकै साह्रो पर्छ अब कमानबस्तीकोलाई अब गाडी पाउनु लागि कत्ति दुःख गर्नुपर्छ गाडी अब बिमारी हुन्छ कहिलेकाहीँ अब बिमारीहरूलाई लानुपर्यो माथि कता हुन्छ अब गाडीको अति राम्रो बाटोको प्रबन्ध हुँदैन अन्त सबै कुराहरू गरेर राम्रो हुन्छ अन्त प्राइभेट हाम्रो ट्रान्सपोर्टहरू पनि छैन अब जस्तै अब लोकल अब गाउँतिर अब एउटा क्याबहरू यस्तो हुने छैन अब सबै कुराहरू चाहिँ अब बुझेर अब कमानमा चाहिँ के हो कमानको मानिसहरूले चाहिँ अब कसरी गर्छ भन्दा चाहिँ अब कमानको मानिसहरूलाई धेरै दुःख हुन्छ अब जस्तै अब यिनीहरूले टीबाट अब आफ्नो चलाइरहेको हुन्छ सडक रेलवे होइन इत्यादि अब यिनीहरूको पुरै अब प्रबन्ध मिलाउन साह्रो पर्छ अब गाउँतिर चाहिँ